संस्कृति जोगाउनुको लागि हामीले दसैँ तिहा तिहार मान्नुपर्छ दसैँ तिहारमा हामीले ठुलाबडाहरू भेट्छौँ ठुलाबडाहरूको हामीले हामीलाई टिका लगाइदिनुहुन्छ हामीले उहाँहरूको आशीर्वाद थाप्छौँ अब तिहारमा हाम्रो देउसी भैलोहरू खेल्नु आउँछन् हामीले दाजुभाइलाई भाइटिकाहरू लगाइदिन्छौँ तर अहिलेको नानीहरूले त्यस्तो रीतिरिवाज गर्न त्यति मन पराउँदैनन् उनीहरूले बरू धनतेरसको दिन धनहरू किन्छन् धन पुरा बस्छ भनेर उनीहरूले सुनचाँदी किन्छन् तर अहिले हाम्रो यो ठुलाबडालाई इज्जत गर्नुओर्नु बिर्सी बिर्सिसकेका छन् उनीहरूले आशीर्वाद माग्नु बिर्सिसकेका छन् अब हामीले संस्कृति जोगाउनको लागि चाहिँ हामीले यसरी नै हामीले ठुलाबडाको इज्जत गर्दै चाडपर्व मनाउँदै नै जातिको चिह्नारी हामीले गर्नसक्छौँ